सानो सानो हुँदा हामीले सानो सानो हुँदाखेरि चाहिँ हामीले कबिताहरू लेखेर दिने गर्थ्यो साथीहरूलाई यस्तै बिरालो बिरालोको बारेमा साथीहरूको बारेमा के लेख्नुपर्छ त्यो लेख्ने गर्थ्यौँ सानो अन्त बर्थडेहरूतिर पनि सानो कार्ड जस्तो पेपरमा लेखेर दिन दिन्थ्यौँ तर अहिले त सबै नै आफ्नो आफ्नो काममा व्यस्त हुन्छ त्यस्तो बनाएर दिने पनि फुर्सद हुँदैन र त्यस्तो त्यस्तो जमाना पनि छैन आजकल प्राय फोनमै पठाउँछ फोनै पठाउँछ र अहिले त सबैजना बिहा भएर आफ्नो आफ्नो घर नानी भयो नानीहरू नानीहरूसँग व्यस्तै हुन्छ नानीहरूको स्कुल भयो के भयो त्यसमै व्यस्तै व्यस्त हुन्छ